हामीलाई मान्छेले अब जहिल्यै पनि केही न केही भनि नै रहेको हुन्छ हामीलाई जहिल्यै पनि हामीले कसै न कसैको मुकबाट हाम्रो महिलाहरूको लागि अब केही नराम्रो सुन्नै पर्छ अब कसैले अब कसैले कतिजनाहरूले हामलाई अब जिस्काइराखेको हुन्छ कतिले अब के के भनिराखेको हुन्छ हामीलाई त्यस्तो घरबाट बाहिरहरू निक्लिनु दिँदैन जति छोराहरूलाई छुट छ त्यति अब महिलाहरूलाई हुँदैन जहिल्यै पनि अब हामीलाई यति यति बेला घर आइपुग्नु पर्ने कहाँ गएको कोसँग गएको सबै हामीलाई सोधि नै राखेको हुन्छ तर अब अहिले महिलाहरूको अब सामाजमा धेरैवटा परिवर्तनहरू छ हामीलाई अब पहिलाको जस्तो रोकटोक छैन अलिकति भए पनि हामीलाई अहिले छुट त दिएकै छ महिलाहरू अहिले सुरक्षित महसुस त गर्छन् तर अब बेलाबखत त्यस्तै बलत्कारहरूको कुराहरू सुन्दा हामीलाई पनि डर लाग्छ हाम्रो लागि धेरैवटा अब सरकारले धेरैवटा हामीलाई पनि रूलहरू बनाइदिएको बनाएको छ महिलाहरूको अब सुरक्षाको निम्ति र पनि हामीलाई अब यस्तो कुराहरू भइबस्छ समाजमा हामीलाई डर लाग्छ अहिले महिलाहरूले अब धेरैवटा सम्मान अवसरहरू पनि पाउँछन् जस्तै राजनीतिमा खडा उठ्छन् अब त्यस्तै सरकारी नोकरीहरू पाउँछन् अस्ति चन्द्रयानमा पनि अब महिलाहरूको धेरै सहमति थियो त्यसमा पनि अब महिलाहरूलाई जतिको पहिला घरभित्रै बस्ने चुल्हातिर काम गर्ने ढोकाबाट बाहिर ननिस्किने थियो अहिले तर त्यस्तो छैन र पनि अब हामीलाई धेरैवटा अब धेरैवटा कुरामा हामीलाई रोकटोक हुन्छ हामीलाई अब बेसी जस्तो अब बेसी कोहीसँग अब बोल्यो भने पनि अब सामाजले अब के के भन्नु थाल्छ अलिकति अब केही गरिहाल्यो भने पनि यस्तो छोरी मान्छे भएर यस्तो त हुँदैन भन्ने कुराहरू चल्नु थाल्छ अब हामीले महिलाहरू भएर एउटा के के भनिबस्छ अब र पनि पहिलाको जस्तो पहिलाको भन्दा अहिले अब धेरै परिवर्तन आएको छ